ए ए हो त बहिनी ए अँ म दार्जिलिङमै बस्छु त अँ भन न बहिनी ए अँ बहिनी तर तिमी चाहिँ को होला हौ ए अँ ए अँ बहिनी ए राम्रो हो त ए अँ बहिनी तिमी ठिक ठाउँमा आयौ ए अँ अँ बहिनी भन न अन्त के थियो अँ म खाली छु त भन न ए अँ ए अँ अँ ए अँ अँ ए अँ भन न अब तिमी के भन्छ आउनु चाहिँ कति दिनको लागि आउँछौ त्यो अनुसार अब तिमीलाई भन्नु पऱ्यो हो अन्त तिमीलाई अन्त कता कता जानु मन छ कुन कुन टी स्टेट तिमीलाई के अलिकति भए पनि थाहा छ ए अँ अँ ए अँ अँ अँ अँ आऊ बहिनी अँ ए अँ ए भनेपछि बहिनी तिमी अब दार्जिलिङ टाउनमै रहेछौ हो तिमीलाई अब छेवैमा त हेप्पी भ्याली पनि छ हो तिमीलाई यस्तै दस पन्ध्र मिनट लाग्छ हिँडेर गयो भने हो

अँ हिँडेर जाँदा पनि हुन्छ तर हिँडेर जाँदा चाहिँ अलिकति समय लाग्छ यस्तै बिस पच्चिस मिनेट हो अब तिमी कतिको हिड्छौ हो अन्त तिमी अँ त्यहीँ के भन्छ फ्याक्ट्री छेउमै छ त्यो पछि तिमी त्यहाँबट तिमी मिरिक जान्छौँ भने चाहिँ मिरिकको जुन टी गार्डन छ त्यो तिमीलाई यस्तै यस्तै पैँतिस ऊ यो पैँतिस मिनेट ऊ यो पैँतिस मिनेट होइनन सायद एक घन्टा आधाहरू लाग्छ होला हो तिमी त्यहीँबाटै अरू टी गार्डन जान्छौ भने चाहिँ एउटा नागरी त्यहाँ पर्छ हो अन्त अरू घैयाबारीको टी गार्डनहरू पर्छ अन्त तिमी फेरि यता खरसाङ साइडहरूकोतिर जान्छौ या सोनादा साइडहरूकोतिर जान्छौँ भने चाहिँ पुरा छ हो त्यहाँ एउटा मार्ग्रेट्स होप छ माग्रेट्स होप यस्तै सोनादा गोएर तिमीलाई बिस तिस मिनटहरू लाग्छ होला हो तर बाटो अलिकति अप्ठ्यारो छ होला तिमीलाई आधा चाहिँ हिँड्दाखेरि यस्तै बिस अन्त त्यो बा अझै समय लाग्छ होला यस्तै तिस पैँतिस मिनेट हो अँ अन्त माग्रेट्स होपको त्यो गार्डन छ अन्त चाहिँ अर्को अरू गार्डन पनि छ स्यानो स्यानो खालको हो अन्त मकैबारीको उयो टी गार्डन चाहिँ फेमस पनि छ तिमीलाई थाहै नै छ होला हो अँ अँ अब के भन्छ त्यो चाहिँ अब खरसाङ ओह्रालो पर्छ तिमीलाई यस्तै पन्ध्र बिस मिनेटहरू लाग्छ खरसाङको जुन मेन टाउन छ हो त्यहाँबाट तिमीले गाडी पक्रिनु पर्छ त्यहाँदेखिन् तिमीले त्यहाँ सिधै फ्याक्ट्रीमा पुऱ्याइदिनु भन्यो भने पुऱ्याइदिन्छ हो अँ त्यो पिच्छे अरू जस्तै अम्बोटेहरूको पनि छ अम्बोटेहरूको पनि खरसाङबाटै पक्रिनुपर्छ हो त्यसमा पनि तिमीलाई तिस पैँतिसहरू लाग्छ होला त्यतिहरू चाहिँ तिमी गयौ भने ठिक हुन्छ तिमी अब यस्तै ऊ यो हेप्पी भ्यालीहरू जाँदाखेरि त हिँडेरै भइहाल्छ त्योपछि जब मिरिकहरू जान्छौँ तिमी त्यति बेला चाहिँ तिमी सेयरिङमै जानु पछि गाउँभित्र पस्नुपर्छ कि त्यति बेला चाहिँ तिमीले ऊ यो गर्दा हुन्छ पनि आफ्नै गाडी रिजर्भ गर्दा हुन्छ नि हो त्यति बेला चाहिँ सेयरिङ पाउँदैनौ होला तिमीले र भए पनि पाइहाल्यौ भने झन राम्रो तिमीलाई हो अब तिमीलाई जस्तो अब सुविधा हुन्छ त्यस्तै गर न

ए अँ ल बहिनी सोध न तिमी अब कहिलेतिर यतातिर आउँदाखेरि म म पनि छु हो अँ सोध्दै गर न राम्रो लाग्छ हौ यस्तो सोध्दाखेरि हो ए ल अनि बहिनी चाहिँ कताको पऱ्यो हौ ए कलकत्ताको हो ए अँ अँ ए अँ अँ ए राम्रो कुरा हो त ए ल ल गर न बहिनी अन्त के बुझेन ऊ यो गरेन भने चाहिँ सोध्नु ल ल बहिनी ल ल